फोटो खिच्नु अब मलाई त पुरै मन पर्छ होइन फोटोहरू खिच्नु भिडियोहरू बनाउनु म फोटोहरू त्यसै पनि खिचिरहेको हुन्छु त्यसै बस्दाखेरि अनि भिडियोहरू बनाउनु मन पर्छ अनि कतै म आफ्नो अहिले त फिलहाल त मेरो क्यामेरा छैन बट म फोनबाट नै खिच्छु मेरो फोटोहरू यस्तो माउन्टेनहरूको लाइक कुनै अब सनसेट हुँदाखेरि सनराइज हुँदाखेरि त्यस्तै फोटो नेचरको फोटोहरू खिच्नु मलाई धेरै मन पर्छ अनि कतै टाढो जग्गातिर नयाँ नयाँ जग्गातिर गएर फोटोहरू खिच्नु ओर्नु मलाई राम्रो लाग्छ अनि मेरो एकदमै मेरो प्लान मिलाइरहेको थिएँ फोटो वहाँ एउटा माउन्टेनमा गएर डाँडामा गएर फोटो खिच्ने होइन मैले पुरा एकदम प्लान मिलाइरहेको थिएँ अनि म यस्तो यस्तो गर्छु भनेर यसरी फोटो खिच्छु यस्तोको फोटो खिच्छु यहाँ फोटो खिच्छु भनेर पुरा प्लान गरिरहेको थिएँ कि एकदमै भोलिपल्ट जाने बेलामा त एकदमै पानी परेर पानी पर्यो क्या अनि र पनि अब मेरो इच्छा थियो म चाहिँ एकदमै त्यहाँ गएर फोटो खिच्छु नै खिच्छु भनेर पुरा अब मैले पुरा इच्छा गरिरहेको थिएँ मेरो इच्छा थियो पुरा एकदमै अनि त्यहाँ गएर गएँ म जसरी पनि गाडीमा गएर होइन म एकदमै वेट गरिरहेको थिएँ त्यहाँनिर र पनि पानी पर्दा पनि एकदमै म फोटो खिचेँ त्यहाँ पनि अनि तर मैले जुन चाहिँ जग्गामा खिच्छु भनिरहेको थिएँ होइन त्यहाँनिर चाहिँ जानुलाई नि एकदमै अब वेदरले साथ नै दिएको थिएन र म प्रे गरिरहेको थिएँ कि पानी रोकियोस् यस्तो होस् भनेर अनि घाम लागोस् भनेर र पनि अब म होइन एकदम सोखिन फोटो खिच्नुको लागि अनि म एकदमै खिचिराखेको थिएँ अरू त्यसै बसेर भिडियोहरू बनाइरहेको थिएँ त्यसै अनि यसै भ्लगहरू बनाएर होइन मेरो फिलिङ्सहरू म बताइराहेको थिएँ त्यहाँनिर यस्तो यस्तो भइरहेछ होइन मेरो आज मन छ फोटो खिच्ने पानी परेर साथ दिएको छैन हे भगवान साथ देऊ भन्दै होइन अनि वेदरले पनि एकदमै साथ दियो क्या अनि त्यहाँपिच्छे फो पानी रोकिएर अनि त्यहाँपिच्छे मैले फोटोहरू खिचेँ त्यहाँनिर गएर एकदमै खिचेर मेरो विस नै अब पुरा भयो कि एकदम म होइन फोटोग्राफी पुरा सोख गर्ने मान्छे अनि वेदरले धेरै रोकिएँ तर म धेरै वेट गरेँ मैले त्यहाँनिर आ मतलब हुन्छ नि वेट गर्नु पर्दो रहेछ कुनै चिजको लागि अनि वेट गरेँ अनि त्यहाँपछि वेदर राम्रो भएर चाहिँ मैले त्यहाँनिर फोटो खिच्यो राम्रोसँगले अन्त एकदमै मेमोरेबल डे थियो त्यो मेरो लागि होइन त्यत्रो वेट गरेर गरेर लास्टमा अब वेदरले साथ दिएर पानी रोकिएर मेरो इच्छा अब थियो अब फोटो खिच्ने त्यो मैले खिच्यो पुरा गर्यो अनि त्यो फोटो एकदमै मेमोरेबल छ होइन त्यो अब त्यो मोमेन्ट अब त्यत्रो वेट गरेँ त्यहाँपछि आहिले फोटोहरू खिचेर आयो त्यहाँनिर अनि त्यो फोटो चाहिँ आहिले म एकदम राम्रो छ क्या अब मेरोरेबल छ अब त्यो चाहिँ त्यो फोटो चाहिँ मैले फ्रेम बनाएर राखिराखेको छु अनि मैले त्यो फोटो हेर्यो भने एकदम याद आइहाल्छ मेरो फोनमा पनि म एल्बममा फोटोहरू हेर्दैछु भने त्यो फोटो देखेँ भने एकदम त्यो मोमेन्ट याद आइहाल्छ झसङ्गै भाइहाल्छ के अब त्यो एकदमै वेट गरेको थिएँ क्या मैले त्यहाँनिर अब फोटो खिच्छु भनेर एकदमै इच्छा थियो अनि मैले फोटो खिच्यो त्यहाँनिर अनि अनि